मलाई चाहिँ हिउँदो महिना धेरै मनपर्छ हिउँदो महिनामा चाहिँ सिक्सिकाउँदो हुँदैन हिउँदो महिना महिनामा चाहिँ सुक्खा दिनहरू हुन्छ र त्यो दिनमा चाहिँ हामी बाटोतिर पनि राम्रो हुन्छ मौसम पनि राम्रो हुन्छ तर अब बर्खाको समयमा त किचकिच हुन्छ र हिँड्नु पनि मन पर्दैन र हिउँदोको महिनामा चाहिँ फुलहरू पनि राम्रो फुलिरहेको हुन्छ र बादलहरू छ्याङ्गै कुहिरो लागिरहेको राम्रो हुन्छ र त्यसै कारणले मलाई चाहिँ हिउँदो महिना चाहिँ धेरै मनपर्छ हिउँदोमा सुक्सुकाउँदो मान्छेहरू पनि टाइडी एउटा मान्छेहरूलाई पनि कहीँ घुम्न जाँदा पनि घुम्न जानुको पनि अलग्गै मजा आउँछ हिउँँदो महिनामा हामी धेरै मान्छेहरू हिउँदोमै घुम्न जान्छ र धेरै जसो मान्छेले हिउँदो नै मन पराउँछ लाइक म जस्तो कि मलाई हिउँदो मनपर्छ हिउँदोमा हामी घुम्नु जान्छौँ हामी फेमिलीसँग ट्रिपहरू मिलाउँछौँ हिउँदोमा सबैको छुट्टी पनि हुन्छ त्यसले गर्दाखेरि सबैजना साथमा भएर हामी टाढो टाढो घुम्नुहरू जान्छौँ हिउँदोमा घुम्न गएर खोलातिर जानु पनि हामीलाई हिउँदोमा जाँदाखेरि ऊ यो हुँदैन प्रबलेम हुँदैन बर्खामा गयो भने त खोलाहरू बढेको कारणले गर्दा हामीलाई बगाउन सक्छ त्यसैले गर्दा हामी हिउँदोको समयमा गयो भने चाहिँ हामीलाई सुरक्षित पनि हुन्छ र हामी हिउँदोमा राम्रोसँगले घुम्नु पनि सक्छ हामीले भनेको जस्तो फोटोजहरू खिच्न सक्छ रिल्सहरू हुनु सक्छ हामी हिल्समा बस्ने मान्छेहरूलाई चाहिँ आब बर्खाको बेलातिर त पहिरोहेरू जान्छ पानी पर्छ किचकिच हुन्छ र हामी हिउँदोको समयमा चाहिँ हामीलाई धेरै राम्रो हुन्छ त्यो समयहरू चाहिँ हाम्रो लागि पनि म सबैलाई नै सजेस्ट गर्छु कि हामी सबैलाई चाहिँ हिउँदोमा चाहिँ अब कहीँ जानु ओर्नु सबै सबैको नै हिउँदो नै फेभरेट नै होला त्यसै गरी मलाई पनि हिउँदो नै मनपर्छ